हाम्रो गाउँमा यहाँ दुई तिनवटा दोकानहरू छ हाम्रै छेउमा एउटा महिमा स्टोर छ त्यसमा हरेक कुरा पाइन्छ जस्तो दही भयो घिउ भयो रासिन ग्रोसरीको सामानहरू सबै पाउँछ आइसक्रिमहरू भयो अलिकति अगाडि गएर कस्मेटिक सामानहरू पनि पाउँछ त्योभन्दा अलिकति अगाडि गएर अझै एउटा दोकान छ कपडाहरूको पनि छ